दाजु तपाईँको रेस्टुरेन्टमा अघि मैले चाउमिन अर्डर गरेको थिएँ तपाईँको रेस्टुरेन्टमा कोल्ड ड्रिन्क्सहरू छ भने स्प्राइट र फेन्टा हाफ हाफ लिटरको अघिको अर्डरसँगै पठाइदिनुहोस् न